हेलो भन्नुहोस् तपाईँ को बोल्नु भएको होला नमस्कार

अच्छा हजुर

अँ तपाईँलाई चाहिँ अब के माने कतिवटा जुनै जातको भए पनि हुन्छ ट्रेडिसनल अब तपाईँको यो अब अहिले गुरुङको छ मगरको छ राईको अस्कोट छ तामाङको पनि त्यही अब लेडिजहरूले लगाउने बक्खु र माथिको त्यो उयोहरू छ भोटे लाप्चेको त अब पुरानै सामानहरू हो त्यो पनि छ अब तपाईँले कुन जातको लानुहुन्छ त्यो तपाईँले लानुहुन्छ भोटेहरूको जिमालाहरू पनि त्यो एउटा गहनाको रूपमा लागाउँछ त्यो चाहिँ अलिक महँगो पर्छ एक लाखदेखि ज्यादै पर्छ अँ छ तपाईँको छ नि छ नि छ छ हजुर अब तपाईँको बाइस सौदेखि लिएर अब तिन हजार पाँच सौसम्मको छ त्यो त्यहाँ अब अलिक कम्ती रेन्जको त अब त्यो राम्रो देख्दैन पनि त्यो लुगा क्वालिटीमा राम्रो हुँदैन तपाईँले अब साह्रै सस्तो खोज्नु भयो भने चाहिँ तपाईँलाई त्यस्तो अब लगेर पनि फाइदा छैन यति यतिको चाहिँ छ अब गुरुङ ड्रेस लानु भो भनेम तेई आब पच्चिस छब्बिस सौदेखिन माथि चार हजार पाँच हजारसम्मनको पुरा सेट तपाईँले पाउनुहुन्छ मगरको पनि त्यस्तै हो झन्डै एउटा एउटै हुन्छ हो राईको चाहिँ त्यो अस्कोट टाइपको पाउँछ त्योहरू पाउँछ अब तपाईँले सबै मिलार लानु अस्कोट जस्तो लगउँछ नि त्यो अँ हजुर छ तपाईँले अब कति लानुहुन्छ त्यो अब पुगेन भने पनि फेरि हामी त्यो तयारी गरिहाल्छौँ त्यो हाम्रो कारिगरहरू पनि छँदै छ हो अरू तपाईँको गरगहनाहरू के केहरू पनि लानुहुन्छ भने छ मेरोमा अब यो धेरै अब जातको नयाँ नयाँ आइटमहरू पनि आएको छ तपाईँले आउनुहोस् न हेरेर बात गर्नुहोस् दाम काम त मिली हाल्छ तपाईँलाई त्यस्तो कसेर पैसा लिँदैनौँ हामी दाम लिँदैनौँ त्यत्रो टाढाबाट आउनु भएको व्यापारी हुन्छ हुन्छ आउनुहोस् न ल आएर बात गरौँ हुन्छ हुन्छ ओके हुन्छ हुन्छ हुन्छ एकदम अवश्य आउनुहोस् यही नम्बरमा कल गर्नुहोस् हवस् हवस्